विशेष हाम्रो कालेबुङमा धेरैवटा धेरै धर्म संस्थाको धर्मका मान्छेहरू छन् त्यही अनुसार हाम्रो जस्तो बमबस्तीमा एउटा सरसती मन्दिर छ बमबस्तीको टारी गाउँमा गणेश मन्दिर टारी गाउँमै छ त्यस्तै गरेर पर आएर मङ्गल धाममा पनि मङ्गल धाम छ मङ्गल धाम गुम्बाहरू पनि छन् हाम्रो यहीँ कुमुदिनीकै मुनि एउटा गुम्बा छ लामाहरूको गुम्बा लेप्चा गुम्बा छ पर दस माइलमा एउटा गुम् तामाङ गुम्बा छ माथि नोभेल्टी सिनेमा हलमा एउटा राम्रो गुम्बा छ मस्जिद पनि ठुलो छ ठाकुरबारीमा त्यो त आफ्नो आफ्नो धर्म अनुसार आफ्नो आफ्नो समय निकालेर सबैले त्यसमा सहभागिता जनाउँछन्